हेलो हजुर हजुर भन्नुहोस् हजुर केमा

अँ हजुर हजुर ए के के गरिन्छ भनेर ए हजुर हजुर अब हजुर दार्जिलिङमा मनाउने कल्चर भनेको त अब दार्जिलिङ जिल्ला भन्यो भने चाहिँ धेरै छ हो अन्त अब दार्जिलिङमा मात्रै भन्यो भने चाहिँ हाम्रो नेपालीको ज्यादातर कल्चर मनाइन्छ अब जिल्लामा भन्दा चाहिँ तपाईँको अब दसैँ तिहार भयो होइन त्यहाँबाट अन्त बुद्ध पूर्णिमा भयो हो मकर सङ्क्रान्तिहरू भयो अनि त्यहाँबाट असार पन्ध्रहरू भयो हो अँ त्यस्तोहरू मनाउँछ नेपालीमा चाहिँ अन्त अब अरूले पनि अब बिहारी बङ्गलीहरूले पनि अब भाइदुजहरू मनाउँछ हामी जस्तो भाइटिकाहरू गर्छौँ त्यस्तै भाइदुजहरू मनाउँछ त्यहाँबाट अन्त अब त्यो होलीहरू पनि हुन्छ होली नेपालीले मनाउने गर्छ मनाउन चाहिँ अब हुन त हिन्दुको चाडबाड हो भनेर चाहिँ मनाउने गर्छ नेपालीले अब अन्त अरू तपाईँको राखी मनाउँछ हो अनि अब यो दसैँ तिहारमा चाहिँ के हुन्छ भने अब दसैँमा चाहिँ सालभरि नभेटेको अब त्यो मान्छेहरू यसो सँगै भेटेर होइन सँगै बसेर टिकाहरू लगाउने अब अलिक अलिक बुढो बुढोपाखाबाट आशीर्वादहरू लिने त्यस्तोहरू हुन्छ हो दक्षिणाहरू लिएर अन्त तिहारमा चाहिँ अब तिहार त अब बत्तीको तिहार भनिन्छ अन्त अब झिलिमिली पारेर बत्ती बालेर त्यति बेला चाहिँ अब राम भगवान चाहिँ आएको भनेर चाहिँ अयोद्धा आउँदाखेरि चाहिँ त्यो खुसियाली मनाएको भनेर चाहिँ सोचिन्छ नि त बत्ती बाल्दा चाहिँ अन्त त्यस्तो सोचेर चाहिँ बत्तीहरू बालेर झिलिमिली पारेर होइन लक्ष्मीलाई कुबेरलाई घरमा बोलाएर त्यस्तो गरिन्छ अन्त अब तपाईँको यो मकर सङ्क्रान्तिहरू भयो होइन त्यहाँबाट अन्त अरू त्योहारहरू भयो त्यो पनि मनाइन्छ तर अब त्यस्तो अब धुमधाम गरेर चाहिँ मनाइँदैन तर जति जसरी अब दसैँ तिहार मनाइन्छ जुन त्यो हर्षोल्लासको साथमा होइन जसरी मनाइन्छ त्यस्तो धुमधाम पाराले त मनाइँदैन तर अब राम्ररी राम्ररी नै मनाइन्छ अन्त अब होलीहरू भयो होलीमा चाहिँ यता त्यस्तो साह्रो दार्जिलिङमा चाहिँ त्यो देखिँदैन होलीमा अब होलीमा चाहिँ त्यो एज भएको अलिकति मान्छेहरू भन्दाखेरि पनि अलिक यङहरू चाहिँ अलिक अब उत्सुकता दिएर त्यहाँबाट अन्त अब होली मनाउने गर्छन् अरू चाहिँ हजुर अरू चाहिं अब अरू त के छ र यता दार्जिलिङतिर यस्तो केही छैन मनाउने चाडपर्वहरू कार्निभल चाहिँ हुने गर्छ है दार्जिलिङमा हाम्रो यहाँ फुड फेस्टिभल भन्दोरहेछ कि त्यो चाहिँ कस्तो भने तपाईँको चौरस्ताभरि डल्लै त्यो बाटो डल्लै अब ब्लकै गरेको जस्तो गरेर वरिपरि साइड साइडमा त्यो सान सान सान सानो स्टल अब फम्बीहरूदेखि लिएर हो अन्त लाफिङदेखि लिएर सबै नै तपाईँको खानेकुराहरू जे जे पनि हुन्छ खानसक्ने अब साउथ इन्डियान डिसदेखि लिएर नर्थ इन्डियन डिस सबै सबै सबै नै पाउँछ त्यहाँ फुड फेस्टिभेलमा चाहिँ त्यो साह्रै नै हजुर हजुर धेरै रमाइलो हुन्छ त्यो चाहिँ एकदम प्रसिद्ध छ अन्त कालिम्पोङमा पनि हुने गर्छ मलाई थाहा भएको चाहिँ त्यति नै हो अहिले त अब सबै भन्नु पनि सकिँदैन होला फोनमा अन्त अब यतिमा चाहिँ के कसो तपाईँ हेर्नुहोस् हो अझै तपाईँलाई केही चाहियो भने मलाई कल गर्नुहोस् हुन्छ हुन्छ हुन्छ केही सोध्नुपर्यो भने मलाई कल गर्नुहोस् न हुन्छ ल हुन्छ